कामभन्दाको बाहिरको मेरो सोक अनि रुचि के हो भने मलाई घुम्न नयाँ नयाँ ठाउँहरू घुम्न अनि नयाँ नयाँ मानिसहरूसँग भेटघाट गर्न साह्रै मन पर्छ मलाई ज्ञानवर्धक कुरोहरू लिन पनि पूरा मन पर्छ जस्तै कसै नौलो व्यक्तिसँग मेरो परिचय भएछ भने उहाँको के हो कसो हो उहाँको कति ज्ञान छ उहाँबाट म कति सकरात्मक कुरोहरू लिन सक्छु यो कुरोहरूमा मलाई पुरा रुचि लाग्छ अनि मलाई पुस्तक पढ्नु पनि राम्रो लाग्छ मेरोमा धेरै पुस्तकहरूको सङ्कलन छ सत्यार्थ प्रका प्रकाश या नेपाली साहित्यकारहरूको साहित्य कथा कविता लक्ष्मीप्रसाद देवकोटाको म हिन्दू हुँ विभिन्न प्रकारको पुस्तकहरूको मैले सङ्कलन गरेको छु अनि मलाई गीतहरू सुन्नु पनि एकदमै मन पर्छ खास खास गरी मलाई पुरानो गीतहरू एकदमै एकदमै रुनु वा मन पर्छ जस्तै कि किशोर कुमारको भयो लता मङ्गेसकरको भयो मुकेशको भयो आर डी बर्मनको गीतहरू भयो मलाई एकदमै एकदमै मन पर्छ अनि त्यस बाहेक मलाई क्रिकेट खेल्न नि पूरा मन पर्छ क्रिकेटमा म ब्याटिङ गर्छु र मलाई क्रिकेटमा ब्याटिङ गर्न पूरा मन पर्ने स्पोर्ट्सहरू खेलकुदभरिमा मलाई क्रिकेट हो मैले फुटबल पनि म खेल्छु अनि यस बाहेक म यस यस बाहेक म खाना बनाउन पनि मलाई पूरा रुचि हुन्छ मलाई विभिन्न थरीको क्युजिन्सहरू विभिन्न थरीको खानाहरू विभिन्न जग्गाको खानाहरू बनाउन अनि खान पनि मलाई मलाई रुचि लाग्छ